नेताहरू र मनोरञ्जन गर्नेहरूमध्ये म चारजनालाई चिन्छु अनि उनीहरूको नाम हो अमिताभ बच्चन अनित मोदी अनित थापा अनिल अम्बानी नरेन्द्र मोदी अनि मलाई लाग्छ कि नरेन्द्र मोदीले इन्टरनेसनल कन्ट्रीहरूसित रिलेसन राखेको छ अनि अनित थापा यहाँ पाहाडको यहाँ पाहाडको चियरम्यान उसले चाहिँ यहाँनिर पाहाडमा शान्ति ल्याएको छ अनि अमिताभ बच्चनले अमिताभ बच्चनले फिल्म इन्डस्ट्रीमा धेरै नाम कमाएको छ सबैलाई एन्टरटेन गरेर अनि अनिल अम्बानीले चाहिँ ऊ चाहिँ पाहाडको सबैैभन्दा धनी व्यक्ति हो अनि उसले चाहिँ रेलवे ट्र्याकहरू बनाएको छ भारतको लागि